म हालैमा काम त गरेको छैन कसैको काम चाहिँ गरेको छैन तर आफ्नो काम चाहिँ गरिरहेको छु कसरी भन्दा चाहिँ शिक्षा म एउटा विद्यार्थी हो म पिएचडी गरिरहेको छु तर मेरो पिएचडीको टपिक अनुसार थेसिस लेख्ने क्रममा

मेरो थेसिसबाट मेरो समाजलाई केही आवश्यक कुराहरू अथवा जानकारीहरू दिनेछु अथवा उपयोग हुनेछ भन्ने मलाई विश्वास छ र शिक्षा बारेमा बताउनुपर्दा चाहिँ

मिहिनेत चाहिँ आवश्यक छ

शिक्षकले कसरी पढाउँछ त्यसमा त फरक पर्छ नै तर विद्यार्थीको मिहिनेत चाहिँ ठुलो

शिक्षकले जत्ति नै राम्रो पठाए पनि शिक्षा जस्तै दिए पनि तर विद्यार्थीले मिहिनेत गरेन आफूले त्यसमा घरमा आएर पढेन जोड गरेन भने चाहिँ त्यो शिक्षा चाहिँ खेरो नै जान्छ किनभने शिक्षकले पढाउनको लागि पनि ऊ त पहिलो विद्यार्थी हुन्छ घरमा आज के पढाउनुपर्ने भन्ने कुरा त शिक्षकले निश्चय नै हेरेर आउँछ तर त्यत्ति दुःख गरेर शिक्षकले पठाएपछि हुनसक्छ सय प्रतिशत शिक्षकले ज्ञान दिनु नसक्ला तर थोरै नै ज्ञान देला तर विद्यार्थीले त्यसलाई कम्ती ज्ञान भए पनि ग्रहण चाहिँ लिनुपर्छ कम्तीमा कम्तीमा पनि अलिकति भए पनि ज्ञान चाहिँ लिनुपर्छ ज्ञान लिँदै नलिनु शिक्षक पढाइरहेको बेलामा गफ गर्नु त्यस्तो चाहिँ हुँदैन शिक्षकले जति दुःख गरेर आएर पढाएको हुन्छ त्यही कुराहरू ग्रहण गरेर घरमा गएर अथवा त्यहाँ मनन गरेर विद्यार्थीले पनि मिहिनेत गर्न आवश्यक छ मिहिनेत गरे पक्कै पनि लक्ष्यमा पुग्न सकिन्छ भन्ने मलाई लाग्छ किनभने शिक्षा यो भएन त्यो भएन मैले सो सुनेको छु तर हुनसक्छ हामीले पनि अब शिक्षा त्यस्तो राम्रो नपाए पनि तर किताब त उडेर लुक्दैन हो शिक्षकले सय प्रतिशत दिन सकिँदैन शिक्षकले पचास प्रतिशत आफ्नो योगदान दिएको छ भने त्यसमा पचास प्रतिशत चाहिँ विद्यार्थीका हातमा हुनेछ त्यसैले मिहिनेतमा चाहिँ म विश्वास गर्छु मिहिनेतले चाहिँ म यो ठाउँमा आइपुगेको छु